म मङमाया बस्तीमा बस् बस्छु हामी गाई वस्तु स्याहार्छन् गाईवस्तुलाई सुसार स्याहारसुसार गर्नुका लागि दाना दिनुपर्यो दानामा दानामा हरेक कुरा मिलाएर दिनुपर्यो दाना गाईले दाना खाएपछि हामीलाई दुध दिने गर्छ दुध दिएपछि गाई गाईको थलाहरू सफा गर्नुपर्यो सफा गरेपछि गाई सफा सफामा राख्नुपर्यो गाईलाई गाईलाई सफामा राखेपछि त्यसमा हामीले गाईलाई घाँस काटनुपर्यो घाँस हाल्नुपर्यो अनि गाईलाई कोही कोही बेला नुहाइदिनुपर्यो नुहाएर कोर समेर गर्नुपर्यो अनि अनि यस्तै प्रकारले हामी गाईवस्तु स्याहार्छन् गाईवस्तुले हामीलाई राम्रो दुध दिन्छन् हामी त्यहाँ दुधबाट केही ल्याउनु सक्छन् जे गर्न सक्छन् दाना तिन टाइम दिनुपर्छ गाईलाई बिहान दिउँसो बेलुका त्यसपछि गाई गाईराम गाईलाई गाई राम्रो हुन्छ बलियो अनि अनि हामी गाईलाई गाईलाई घाँस हाल्छन् गाईलाई घाँस हालेपछि उसले हामीलाई दुध दिन्छ गाईको राम्रो स्याहारसुसार गर्नुपर्छ स्याहार सु हामीले त्यही कारणले त्यसरी नै हामी गाईलाई स्याहारसुसार गर्छन्